ए म पानीको विषयमा अलिक भन्नु पऱ्यो भनेर नि योपालि त पानी पुरा ऊ यो मैला धमिलो न धमिलो आउँदैछ के यो पानी चाहिँ यस्तो धमिलो आउँदैछ अब यो त कसरी खानु पनि

होइन अस्तिको वर्ष त यस्तो थिएन त योपालि त पुरै मैला छ अन्त यो त न लुगा धुनु धरि पनि हुँदै छैन

अलिक यसो एताउता अलिक ऊ यो गरेर चाहिँ यसो कोसिस गरिदिनुहोस् न अब यसले गर्दा बिमार पनि हुन्छ कि

हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ